हेलो हजुर भन्नुहोस् हजुर

भनेको थियो नि त्यसको लागि मार्केट गएर दुध लिनुपर्छ होइन त्यसको बादमा तिमीले स्वादअनुसार अब तिमीलाई कत्तिको मिठो खानु छ होइन त्यत्ति त्यत्तिको अनुसारले तिमीले चिनी लगाउनुपर्छ त्यसमा अनि त्यसलाई मजाले पकाएर होइन बाक्लो गरी पकाएर त्यसपछि चाहिँ त्यसलाई फ्रिजरमा राख्नुपर्छ होइन अन्त तिमीलाई अब त्यही त अझै के के लगाउनु छ भने अब लगाउनुसक्छ तिमीले बदाम जस्तै होइन बदामहरू छ अन्त त्यस्तै केसरहरू होइन त्यस्तो लगाउनसक्छ तिमीले अनि त्यसलाई लगाइसकेर चाहिँ तिमीले फ्रिजमा ला फ्रिज एक रात राखेर चाहिँ तिमीले बिहानतिर है खाँदा हुन्छ बिहान अन्त त्यो अब होइन तिमीले सिकिहाल्यौ भने चाहिँ अब तिमीलाई काम पनि लाग्छ तिम्रो घरतिर अब कोही बेला महिमानहरू आउला होइन अन्त महिमानहरू आउँदा अब गरम पनि हुन्छ होइन तिमीलाई ठन्डा पनि हुन्छ खानु पनि पाउँछ गुलियोहरू होइन मिठाईहरू अब दोकानतिर गएर मिठाईहरू किन्नुपर्यो भने त अब पैसाहरू पनि लाग्छ बरू घरमै सिकिरहेको छ भने चाहिँ तिमीलाई तिमीलाई फाइदा हुन्छ होइन घरमै आफ्नो हातको बनाएर खुवाउनु भने त कस्तो राम्रो हुन्छ त्यस्तै हुन्छ अन्त होइन अन्त तिम्रो अझै काम लाग्ने भनेको अब तिम्रो बर्थडेहरू पनि चल्छ कोही बेला बहिनीको घरमा कसैको बर्थडेहरू हुन्छ होइन

अनि त्यस्तै होइन बर्थडेहरू हुन्छ घरमा कसैको त्यत्ति बेला चाहिँ अन्त अँ भन्नुहोस् हजुर त्यो हाल्दा पनि हुन्छ अब होइन कसैले चाहिँ हाल्दैन के हो तर हाल्यो भने चाहिँ अझै राम्रो क्या तिमीलाई मिठो पनि हुन्छ ल यत्तिकै अब यत्तिको तिमीलाई दिँदा चाहिँ अब तिमीले सिक्यो होला अब होइन ल ल मजाले बनाएर खाऊ है